खेती र घरपछाडिको सेटिङ अर्थात् बारीहरूमा हुर्काइने कुखुराहरूको केही सामान्य प्रकारहरू कुखुरा हाँस आदि रहेका छन् र मसँग कस्ता कस्ता प्रकारका कुखुराहरू छन् भन्दा लोकल कुखुरा ब्रोयलर कुखुरा कोयलर कुखुरा कडकनाथ हाँस गिरीराज टर्की जस्ता विभिन्न प्राकारका कुखुराहरू रहेका छन् र म आफ्नो व्यवसाय कसरी चलाउँछु भन्दा यी जति पनि यी कुखुराहरू छन् यी कुखराहरूलाई बजारमा लगेर उचित मूल्यमा बेचेर म आफ्नो व्यवसाय चलाउने गर्दछु